दादा सुन्नुहोस् न के भन्छ तप् म कालिम्पोङदेखिन् आएको हो अन्त मेरोमा क्यास पनि रहेन रहेछ अन्त यहाँसम्म आएको कति होला हजुर के भन्छ तपाईँलाई म जिपे गरिदिँदा हुन्छ नि है ए तपाईँको जिपे छैन ए त्यसो भने मेरोमा फोन पे पनि छ म फोन पेबाट पनि गरिदिन्छु नि तपाईँलाई हुन्छ हुन्छ